हामी चाहिँ हामी चाहिँ गाउँबस्तीमै बस्छौँ गाउँबस्तीमा बसेको कारणले गर्दा हाम्रो नानीहरूलाई त्यस्तो बेसी सिकाउने जरुरी चाहिँ छैन अब हाम्रो नानीहरूले देखिरहेको हुन्छ गाईको गोठ गाई दुहेको अन्त घाँस काटेको अन्त गाईहरू दुहेको गाईको गोबरहरू सोहोरेको नानीहरूलाई नानीहरूले देखिरहेको हुन्छ अन्त हँसियाहरू घाँस घाँसहरू डोकु डोकोमा काटेको बोकेको देखिरहेको हुन्छ बारीमा गोरु जोतेकोहरू देखिरहेको हुन्छ हाम्रो नानीहरूले अब हाम्रो नानीहरूले देखिरहेको छ जति पनि नानीहरू नदेख्ने बजारमा बस्ने नानीहरू छ यसो गाउँबस्ती आफन्तहरूकोमा गएर आफ्नो ए आफ्नो आमाबाबाहरूले बस्तीमा के गर्छ कसो गर्छ गाईको गोठहरू कसरी सोहोर्छ कसरी गाईहरू स्याहार्छ बाख्राको खोर के हो त्यो सिकाउनु एकदमै जरुरी छ आफ्नो आमाबाबाहरूले देखाउनुपर्छ गाउँबस्तीमा गएर सागसब्जी कसरी रोप्छ त्यो कुराहरू देखाउनु एकदमै जरुरी छ अब हामी त गाउँबस्तीमा बसेको कारणले गर्दा हाम्रो नानीहरूले कति कुराहरू देखिरहेको हुन्छ र कति कुरा गरी पनि रहेको हुन्छ पढ्नु साथसाथै कति कुरा गरी गरिरहेको हुन्छ कति कुरा देखिरहेको पनि हुन्छ नि त अन्त अब मलाई चाहिँ लाग्छ बजारमा बस्ने नानीहरूले चाहिँ अलिक अब आफू उनीहरूको आमाबाबाले सिकाउनु जरुरी जस्तो लाग्छ गाउँबस्तीमा बसेको नानीहरूले त देखिरहेको हुन्छ बाख्राहरू कसरी चराउनु पर्ने बाख्राको खोरहरू कसरी सफा गर्नुपर्ने अब सागसब्जी कसरी रोप्नुपर्ने उनीहरूले प्रायःप्रायः देखि रहेको हुन्छ अब देख्नु पनि जरुरी छ आफूले गर्नु पनि जरुरी छ देखाउनु पनि जरुरी छ नानीहरूलाई आउने दिनमा राम्रो आफूले गरेको कुराहरू अर्ग्यानिक कुराहरू चाहिँ गरेर खाएको चाहिँ राम्रो हो हेल्थको लागि पनि एकदमै राम्रो हो मलाई चाहिँ त्यस्तो लाग्छ